मैले चाहिँ पर्पल एपबाट गुड भाइभ्सको सिरम अर्डर गरेको थिएँ त्यो सिरम चाहिँ एकदमै राम्रो लाग्यो मलाई अन्त त्यसको रिजल्ट पनि मैले एक हप्ता दुई हप्तामा नै देख्नु पाएँ स्किनहरू पुरा राम्रो भयो पहिला मेरो पुरा पिम्पल्सहरू थियो तर अहिले पुरा क्लियर भएको छ फेसहरू अन्त त्यहाँदेखिको पुरा राम्रो लाग्यो यो प्रडक्ट अहिले पनि त्यही युज गर्दैछु अन्त अब अझै सक्यो भने फेरि अर्डर गर्छु पुरा राम्रो लाग्यो यो प्रडक्ट अन्त यो प्रडक्टमाथि चाहिँ मेरो यो पोजिटिभ एक्सपिरियन्स तपाईँहरूसँग सेयर गरेको